म चाहिँ मेरो बर्थडेलाई सबसे बेसी महत्त्व दिन्छु किनकि आफू जन्मेको दिन जन्मदिनलाई जन्मदिनमा आफूले संसार हेर्न पायो होइन अनि बर्थडेमा अब बर्थडे हुँदाखेरि धेरै विसेसहरू आउँछ गिफ्टहरू पाउँछ अनि धेरै ऊ यो हुन्छ अनि म आमालाई पनि महत्त्व दिन्छु किनभने उहाँले हामीलाई जन्माउनु भयो यो संसार हेराउनुभयो नौ नौ महिनासम्म यो कोखमा राख्नुभयो म यी दसैँ दिवालीहरूलाई पनि महत्त्व दिन्छु होइन एकदमै राम्रो दिन हुन्छ राम्रो दिन दसैँ दिवालीहरूमा पनि हामीले विसेसहरू पाउँछ राम्रो राम्रो विसेसहरू पाउँछ ब्लेसिङ्सहरू पाउँछ त्यही भएर म चाहिँ सबै कुरालाई महत्त्व दिन्छु